हाम्रो बगैँचामा अब होइन हामी आफै काम गर्नेहरू गर्छ अनि हामी जतिसक्दो अब हाम्रो बगैँचालाई हामी जतिसक्दो हामी राम्रो देखाउनलाई हामी होइन त्यसमा धेरै अब प्रकारको हामी फुलहरू लगाउने गर्छ हामी त्यसलाई डेकोरेसनहरू गर्ने गर्छ मान्छेहरू आउँदा पनि एउटा सोध्ने गर्छ अब यो कस्तो राम्रो बनाएछ होइन कसले बनाएको कसरी बनाएको भनेर सोध्नेहरू गरिन्छ होइन हामी हाम्रो बोजूहरूले धेरै अब हामी सबै हामी घर फेमिलीहरू भएर मिहिनेत गरिन्छ हामी घरमा अलिक हामी कुनै अब हाम्रो अब धेरै अब खर्च हुन्न हामी कतिजना छ सबैजना जति पनि हामी घरमा छु हामी हामी सबैजना अब मिलेर हामी काम गरिन्छ कसैले फुल रोपिन्छ कसैले अब कसैले अब फुल रोप्ने त्यो काँढा गड्डाहरू खन्छ होइन हामी आफ्नो आफ्नो कामहरू गरिन्छ कसैले कटिङहरू गरिन्छ होइन अनि त्यही प्रकारको हामी त्यही आफ्नो आफ्नो कामहरू बगैँचामाथि आफ्नो आफ्नो जति जति पनि हामी सक्छ हामी हामी आफ्नो जुन प्रकारले हामी गर्नुसक्छु हामी त्यही प्रकारले हामी गर्दै जान्छु हामी जुन प्रकारले अब मान्छेहरूलाई देख्नुमा राम्रो देख्छ होइन हामी तिनै प्रकारले हामी त्यहीअनुसारले हामी हाम्रो बगैँचालाई हामी राम्रो गर्ने जतिसक्दो ट्राई गर्छ हामी त्यही